हाम्रो पहाडमा चाहिँ स्थानीय सरकारले द सरकारले धेरै राम्रो प्रकारको विकासहरू अहिले भइरहेको छ जस्तै सडक निर्माण भयो होइन सडक निर्माणको कार्य भयो अनि यो जुन जुन एकदम भित्र गाउँ बस्तीको ठाउँमा सडकहरू थिएन पहिला एकदमै बुढापाखालाई हिँड्नु एकदमै गाह्रो हुन्थ्यो त्यहाँनिर अहिले राम्रोसँग कालो पत्थर कालो त्यो अलकत्रावालै सडकहरू रोडहरू बनाएर गाउँको मान्छेलाई धेरै सुविधा भएको छ हस्पिटल जान ओर्न अनि त्यसपछि भयो बिजुली किनभने गाउँमा पहिला सबै ठाउँमा बिजुली थिएन बिजुली नभएको कारणलाई कारणले गर्दाखेरि त्यहाँका विद्यार्थीलाई धेरै पढ्नमा गाह्रो भइरहेको थियो तर सरकारले गर्दाखेरि हाम्रो स्थानीय सरकारले अनि सरकार हामी स्थानीय सरकारले गर्दा नै आज सबै गाउँ गाउँमा बिजुली आयो पाइरहेको छ त्यही भएर त्यहाँको मानिसहरूलाई अहिले धेरै सजिलो भएको छ अनि यो पिएचईले पानी दिने स्किमहरू पनि निकालेको छ अनि यो द्वारे सरकार जुन चाहिँ पश्चिम बङ्गालद्वारा गरिएको छ यो पनि एकदमै राम्रो स्किम हो यहाँनिर जुन चाहिँ जग्गाको लागि जुन चाहिँ डकुमेन्ट्सहरू चाहिन्छ अनि चाहिँ बर्थ सर्टिफिकेटहरू बनाइन्छ त्यस्तो सर्टिफिकेटहरू चाहिँ आफ्नो नजिकको कुनै पनि एउटा स्कुल प्राइमेरी स्कुल या कुनै पनि एउटा कम्युनिटी हलमा गभर्मेन्टको मान्छेहरू आएर ब्लकको मान्छेहरू आएर उहाँहरूले गाउँका स्थानीय मानिसहरू त्यहाँ गएर त्यही गएर बनाउने गर्छन् अनि बुढापाखाहरूलाई यो यो द्वारे सरकारले गर्दा चाहिँ बु़ढापाखा जो हुनुहुन्छ उहाँलाई चाहिँ एकदमै राम्रो भएको यो छ किनभने उहाँहरू सधैँ गभर्मेन्ट अफिसहरू द जाइरहनु पर्दैन ब्लक जाइरहनु पर्दैन सबै आफ्नै घरको नजिक स्थानीय ठाउँमा भइरहेको छ आफ्नो घरदेखि नजिक ठाउँमा छ यसो यसले गर्दा उहाँहरूलाई धेरै हिँडेर जान गाह्रो पनि पर्दैन पैसा पनि बजत हुन्छ किनभने धे दिन दिनै ब्लकहरू जानु आउनुमा धेरै खर्च पनि हुन्छ अनि हामी सिम्पल मिडल क्लास फेमिलीको मान्छेहरूलाई डेली सधैँ जस्तो त्यसरी खर्च गर्नु पनि पुग्दैन किनभने सबैकोमा त्यसरी राम्रो कामहरू छैन किनभने सबैजना टी गार्डनमा बस्ने हुनुहुन्छ उहाँहरूलाई आफ्नै घर चलाउनु त हम्मे हम्मे परेको बेलामा जानु आउनु गाडी भाडा त्यसै महँगो त्यसले गर्दा पनि द्वारे सरकार एकदमै राम्रो सिस्टम भएको छ अनि यो प्रधान मन्त्री ग्राम सडक योजना भयो पिएचईको पानी द्वारे सरखार अनि यो स्कुलहरलाई जुन चाहिँ प्राइमेरी स्कुल हेल्थलाई जुन चाहिँ मेडिकल फेसिलिटिसहरू दिएको छ यो पनि एकदमै राम्रो सिस्टम स्थानीय सरकारले गर्नुभएको छ अनि त्यो बाहेक अरू जुन चाहिँ आइसिडिएसमा नानीहरूलाई राम्रो फुडहरू दिने नानीहरूलाई राम्रो आचरण व्यवहार सिकाउने अनि स्कुललाई डेपलपमेन्टको लागि स्कुलहरूको डेपलोपमेन्टको लागि नानीहरूलाई खाताहरू पनि वितरण गरिन्छ नानीहरूलाई सरकारी स्कुलमा लुगा खाताहरू पनि वितरण गरिन्छ पैसाहरू वितरण गरिन्छ यो चाहिँ एकदमै राम्रो स्किमहरू चाहिँ गभर्मेन्टले चाहिँ निकालेको छ